हालैमा मसँग घटेको अति नै रोचक घटनाको विषयमा भन्नुपर्दाखेरि हामी स्कुलको तर्फबाट एउटा सानो डक्युमेन्ट्री मुभी जुन हाम्रो समाजमा रहेको जति पनि कुतत्त्वहरू छ जुन हामी उसमा चाहिँ भन्नुपर्दाखेरि जति पनि तपाईँको नसालु पदार्थहरू छ यसले यसको लतमा फसेर हाम्रो बल्दोजल्दो युवाहरू जुन एकदमै यस कुलतको लत कुलतको एकदमै सिकार भएर आफ्नो बहुमूल्य जीवन खेरो फालिरहेको छ र यस विषयमा हामीले स्कुलको तर्फबाट एउटा जुन डक्युमेन्ट्री मुभी बनाएका छौँ र यस डक्युमेन्ट्री मुभीको जुन अहिले चर्चा र परिचर्चाहरू सुन्दाखेरि र आफूले गरेको कार्यलाई आफूलै प्रदर्शनी गर्नुपाउँदाखेरि साथै यसको अब प्रत्यक्षदर्शी बन्नुपाउँदाखेरि आफूलाई एकदमै रोचक लागेको छ